मेरो प्रिय खेल हो फुटबल भलिबल क्रिकेट र सबैभन्दा एकदम प्रिय खेल फुटबल नै हो फुटबल खेल्दाखेरि आफ्नो शरीरहरू एकदमै फुर्ति भएर आउँछ र एकदमै राम्रो लाग्छ हामीलाई भलिबल पनि राम्रै लाग्छ क्रिकेट पनि राम्रै लाग्छ तर सबैभन्दा प्रिय खेल चाहिँ मेरो फुटबल नै हो फुटबल चाहिँ एकदमै राम्रो हुन्छ दर्शकहरूको प्रस्ताव दर्शक दर्शकहरूको तालीले गर्दा अझै जोस बढेर आउँछ एकदमै राम्रो हुन्छ र खेल खेल खेल प्रदर्शन गर्नाले पनि आफ्नो है शारीरिक सम्बन्धमा पनि राम्रो हुन्छ शारीरिक आफ्नो शरीरलाई पनि एकदमै राम्रो स्वास्थ्यलाई पनि हानिकारक हुँदैन स्वास्थ्य राम्रो बनेर जान्छ र उत्साह जोस बढेर जान्छ र खेल खेल्नाले फुटबल खेल्नाले हर एक्सरसाइज जस्तो पनि हुन्छ रनिङहरू राम्रो हुन्छ र अब धेरै मनपर्छ मलाई फुटबल भलिबल पनि एकदमै राम्रै छ र क्रिकेट पनि राम्रै लाग्छ सबैभन्दा प्रिय खेल चाहिँ मेरो फुटबल हो फुटबल खेल्नाले दर्शकहरूको भिड दर्शकहरूको थप्पडी दर्शकहरूको चिच्याइ कराइले गर्दा अझै प्रेरणा र उत्साहित बढ्छ मनोबल एकदम एकदम तगडा भएर जान्छ एकदमै राम्रो भएर जान्छ त्यही कारण फुटबल चाहिँ एकदम मलाई पुरा मनपर्छ दर्शकहरूको भिडले गर्दा उत्साह र जोस बढेर आउँछ मलाई